हजुर मैले दुई साल अगाडि नै मैले यस बाइक बाइक सङ्गठनमा मैले कार मतलबसँग बाइकको बाइकको सङ्गठनमा कार्यक्रम कार्यक्रम गरेको थियो कार्यक्रम गरेको थियो भाग लिएको थियो अनि त्यो चाहिँ मलाई एकदम डर लागेको थियो तर फेरि बादमा मलाई दादाहरूले सम्झायो गर्नु पर्छ भनेर राम्रो हो भनेर अनि दादा हाम्रो गाउँको दादा दिदीहरूले पनि गरेको थियो यस्तै तिन दुई तिनजनाले अन्त भाग लिए पछि चाहिँ एकदम राम्रो लागेको थियो अन्त हामीलाई चाहिँ बाइक रेसको लागि कालचिनी हेमिल्टन हासीमारा भएर हामीलाई कुदाउनु पर्ने थियो हामीले कुदायो बा अनि पछाडि मैले मलाई बाइक कुदाउनु मलाई बाइक चलाउनु डर लागेको थियो तर मलाई पछाडि चाहिँ चलाउँदा चलाउँदै फेरि राम्रो लाग्यो त्यहाँदेखि मैले सबभन्दा स्पिड कुदायो अन्त मलाई पनि राम्रो लाग्यो बाइक कुदाएको अन्त मलाई पनि यस्तो भागहरू लिनु चाहिँ मलाई त्यहाँदेखि चाहिँ मलाई मन परेको थियो अन्त त्यतिखेर म फ त्यतिखेर म त्यतिखेर म नर्भस पनि भएको थिएँ तर मेरो दादा दिदीहरूले सम्झाए अनि अनि मैले बाइक अन्त दादाहरूले पनि भनेको थियो सक्छ भनेर अन्त मैले गरेँ चलाएँ अनि मैले चलाउन पनि सकेँ त्यस्तो सक्दिनँ तर पनि म नर्भस भएको थियो दादाहरूले चलाउन सक्छ केही पनि हुँदैन तैँले बाइक चलाएको त हो पहिला हो त्यस्तो भन्दै थियो दादाहरूले अन्त मैले चलाएर देखाएँ अन्त सबभन्दा म फर्स्टमा पनि आयो बाइक उयसमा र रेसमा अन्त मेरो घरको फ्यामिलीहरू पनि खुसी भएको थियो